होइन व्यवसाय भन्दा पनि अब घरमा पनि चल्छ हो अनि बिक्रीबट्टा पनि गर्छु अहिले त त्यही मकैको भाउहरू त्यही बिस रुपियाँ पचास रुपियाँ घोगाहरू बेच्छु हो अनि त्यही खोर्सानीहरू पनि बेच्छु अहिले त्यही अहिले भन्दा पनि सिमीको चाहिँ अलिक भाउ राम्रो छ हो त्यो पनि गरिरहेको छु